मैले फ्लिपकार्टबाट एउटा इयर रिङ्ग्स अर्डर गरेको थिएँ अनि त्यो इयर रिङ्ग्स चाहिँ धेरै राम्रो आयो होइन अनि त्यसको कलर पनि नजाँदो रहेछ त्यसको लागि चाहिँ म पाँचमा पाँच स्टार दिन चाहन्छु